अब नेपाली जनताहरूले चाहिँ अब भाषा नबोल्नेहरूसँग चाहिँ होइन अब उयो गरेर कसै हिन्दी बोलेर अब हिन्दी बोल्नेसँग हिन्दी बोलेर अन्त बङ्ग्ला बोल्नेहरू बङ्ग्ला स् बङ्ग्ला बोलेर अन्त अब अङ्ग्रेजी बोल्नेहरूसँग अङ्ग्रेजी नै बोलेर उयो गर्छ प्रयोग गर्छ